मेरो गाउँ चाहिँ तकलिङ बस्ती हो मेरो गाउँको मेरो गाउँदेखिको हिँडेर गयो भने एक डेढ घण्टा र गाडीमा गयो भने दस बिस मिनट लाग्ने एउटा सानो टिस्टा सहर छ त्यो टिस्टा सहर चाहिँ एकदम रमाइलो रातिको दृश्य त झन् एकदम रमाइलो देखिन्छ टिस्टा सहरमा चाहिँ अब हामीले नपाउने भनेको केही कुरा छैन टिस्टा सहरमा हामीले अब लुगाहरू महँगो महँगो लुगाहरू अब जस्तो जस्तो भने पनि अब हामीलाई जस्तो चाहिएको हुन्छ त्यस्तो नै पाइन्छ र अब हामीले जुत्ता दोकानतिर गएर जुत्ताहरू हेर्यौँ भने लुगा दोकानतिर गएर लगाहरू हेर्यौँ भने एकदम राम्रो राम्रो क्वालिटीको एकदम राम्रो राम्रो ब्रान्डको नयाँ नयाँ डिजाइनको निस्केकोहरू पाइन्छ अबको पाउने यो दसैँ तिहारमा त झन् एकदम राम्रो राम्रो लुगाहरू पाइन्छ टिस्टा सहरमा अब हामीले खाने कुराको बारेमा चर्चा गर्यो भने चाहिँ जे भने पनि नभनेको पनि त्यहाँ निकै होटेलहरू होला छोला दोकानहरू पुच्काहरू मम दोकान चिकन मम पर्क मम अनि जे जे भन्छ त्यही त्यही पाइन्छ अब हामीलाई के खानु मन लागेको छ चाउमिन खान्छ कि के खान्छ सब टिस्टा सहरमा चाहिँ पाइन्छ र एकदम रमाइलो एकदम रमाइलो देखिने यो टिस्टा सहरमा अब अबको दुई तिन वर्षमा चाहिँ रेलवे आएकोले गर्दा अबको दुई तिन वर्षमा चाहिँ टिस्टा पुलकै छेउनेर एउटा रेलवे पुल बनिँदैछ रेलवेको लागि एउटा पुल बनिँदैछ त्यो त्यो त्यो सुन्दर अब दृश्य चाहिँ अब देख्यौँ भने अब हामीले देख्नु पायो भने त हामीलाई झन् एकदम रमाइलो हुन्छ होला अब मेरो सानो गाउँको छेउतिर अब मेरो सानो एउटा सहर टिस्टा सहर टिस्टा नदीतिर अब हामीले हेर्यो भने राफ्टिङहरू गरिरहेको राफ्टिङ कुदिरहेको त्रिवेणी टिस्टा त्रिवेणीतिर क्याम्पिङहरू गरिरहेको क्याम्पिङ गर्ने मान्छेहरू पनि अब धेरै आउँछन् टुरिस्टहरू आउँछन् घुम्छन् जान्छन् फोटोहरू खिच्छन् एकदम रमाइलो रमाइलो ठाउँहरू छन् एकदम सुन्दर सुन्दर ठाउँहरू मेरो यहाँ टिस्टा सहरमा जम्मा दुइवटा पुल छ एउटा पेसोक पुल टिस्टा बजारदेखिको निकै पर एउटा पेसोक पुल छ त्यहाँ पनि अब नयाँ पुल बनिँदैछ नयाँ पुल बनिँदैछ अब एकदम अब दामी र अब दामी रमाइलो हुन्छ होला मेरो यता टिस्टा पुल टिस्टा पुलको बारेमा कुरा गर्यो भने टिस्टा पुलको छेउनेर अब ट्रेनको पुल बनिने बनिने भएकोले गर्दाखेरि अबको दुई तिन वर्षमा त झनै रमाइ रमाइलो देखिन्छन् होला अबको आउँदो भविष्यमा अब आउने भविष्यमा हाम्रो नानी अब हाम्रो नानीहरूको भविष्यतिर उनीहरूको उनीहरूको पालोतिर त एकदम रमाइलो यो टिस्टा सहर सानो सहर पनि एकदम रमाइलो दुबई चाइनाहरू भन्दाखेरि कहीँ कम त हुँदैन होला तर यहाँ अहिले पनि एकदम राम्रो राम्रो जे भने पनि त्यही लुगा भन्यो लुगा खाना खाने कुराहरू भन्यो सब कुरा पाइन्छ यहाँ मेरो टिस्टा सहरमा एकदम रमाइलो छ र जो पनि घुम्न आउँदाखेरि हुन्छ मेरो गाउँको छेउछाउतिर होमस्टेहरू छ स्विमिङ पुलहरू अब यो विन्टरमा चाहिँ अब टुरिस्टहरू निकै आउँछन् स्विमिङ पुलहरूतिर अस्ति समरतिर आयो अस्ति निकै स्विमिङ गर्ने मान्छेहरू पनि आउँछ र मेरो गाउँको छेउछाउतिर पनि निकै राम्रो राम्रो होमस्टेहरू छ यो टिस्टा सहर पनि मलाई एकदम मन पर्छ र मेरो अब सानो गाउँ मेरो सानो गाउँको छेउछाउतिर मेरो गाउँमा पनि एउटा मेरो घरको तल एउटा होम स्टे छ अनि त्यहाँ चाहिँ एउटा स्विमिङ पुल पनि छ अब तपाईँहरू आयो भने पनि हुन्छ